मेरो गाउँमा प्रचलित यो घाँटी दुख्दाखेरि चाहिँ

हाम हामी युज गर्ने त्यो तरिका चाहिँ के छ भन्दा चाहिँ फर्स्ट अब् अल चाहिँ हामी त्यो तातो पानीमा तातो पानी होइन मन तातो पानी ल्युक वर्म वाटरमा चाहिँ नुन हालेर गार्गल गर्छौँ त्यो छ एउटा अन्त त्यो छोडेर उयो छ के रे यो पाखनबेत भन्ने एउटा झार हुन्छ होइन त्यो त्यो हामी चबाउँछौँ अनि एउटा यो घोडे टाप भन्ने एउटा त्यो एउटा एउटा हर्ब हुन्छ होइन घोडाको टाप जस्तो आकारको हो त्यो पनि हामी चबाउने गर्छौँ